हेलो भाइ म म त यो हिजो अस्ति भर्खर तिम्रो दोकानदेखि लगेको टिभी त्यो एलजी थाहा छ होला नि तिमीलाई यो कति दिन बेसी एक महिना पनि भएको छैन हेर त यहाँ यो यो डकुमेन्ट्स हेर यो यति राम्रो भनेर लिएको मैले स्टार्टिङमा त राम्रो देखेको थिएँ मैले कोही कमप्लेन थिएन कलरहरू पनि राम्रो देखेको थिएँ तर त्यस्तो घरमाा गएर हेर्दा त त्यस्तो मलाई केही पनि लागेन अरू त्यही माथि बिच बिचमा के हो यस्तो यो बन्द भएको यो यसको ग्यारेन्टीहरू त छ होइन तर छ भए पनि भाइ मलाई त यो ठिक लागेन मेरो घरको मान्छेले नि सबै कमप्लेन् गरिरहेछ यो कम्पनीको बहुतै राम्रो भन्ने तिमीले जस्तो तारिफ गरेको थियौ तर त्यस्तो तारिफ चाहिँ मैलाई मैले देखिन् र भाइ सकेसम्ममा यो यो चाहिँ चेन्ज गरिदेऊ या नभए मलाई अहँ यसमा चित्त बुझेको छैन जस्तो दाम परेको छ जत्ति तिमीले यो टिभीको बारेमा जत्ति बारेमा उ त्यो कति तारिफ गरेको थियौ त्यस्तो केही पनि भएन मलाई त उल्टा घरमा गाली सुनिरहेछु सकेसम्म चाहिँ यसलाई एक्स्चेन्ज गरिदेऊ या नभए उल्टा रिटर्न गर्देऊ मलाई यसको ऊ त्यो बहुतै मलाई लिएको अलिक दिन पनि भएको छैन यति कमप्लेन यसमा कस्तो आजकल त बाफरे पहिला त कति राम्रो राम्रो ऊ त्यो हुन्थ्यो कत्ति केही कमप्लेन थिएन मेरो पहिला पुरानो टिभीहरू कत्ति कति दस पन्ध्र सालसम्म केही कमप्लेन छैन तिम्रो चाहिँ हेर त हिजो अस्ति भर्खर लिएकोे र भाइ यसमा मलाई चित्त बुझेन के गर्छौ यसको लागि मलाई पैसा घुराउछौ या के के गर्छौ मलाई तिमी गर यो छिट्टो गरदेऊ भाइ ल ओके